हेलो हेलो राम्रै छु तिमी कस्तो छौ खै मैले त्यति साह्रो सोचेको त छैन पर्सन्टेजहरू पनि राम्रो आएको छैन तिमी भन न पहिला के गर्छौ गर्छु त गर्छु त भनेको थियो तर खै मार्कस् पनि राम्रो आएन नि त त्यस लागि सोच्नुपर्छ पहिला घरमा बताउनुपर्छ ए के गर्ने अनि तिमी

खै मैले अरूहरूलाई पनि सोधेको थियो उनीहरूले पनि केही गर्छ म त एकपल्ट फ्यामिलीमा सोध्नुपर्छ नि त घरमा के गर्छ अनि मात्रै भन्छु छेउमै गर्नुपर्छ जानु आउनु सुविधा हुन्छ त्यस लागि ए ल बाई बाई